मेरोमा चार्ल्स डिकन्सको ग्रेट एक्सपेक्टेसन्स भन्ने किताबको क्लासिक कपी छ मेरोमा जो चाहिँ मैले स्कुलमा हुँदाखेरि फर्स्ट डिभिजन हुँदा मैले अवर्ड पाएको